मलाई यस घडी बालकृष्ण समले लेख्नुभएको कविताको पद्यांश सम्झना आयो र त्यो पद्यांश यस प्रकार छ भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति जित वैभाव भाषामा बाँच्दछन् पछिसम्म यी अर्थात् कुनै पनि जातिको जित अथवा वैभाव भाषामा बाँचेको हुन्छ अथवा कुनै पनि जातिको अस्तित्व नै भाषामा बाँचेको हुन्छ अनि एउटा जातिलाई एकमुष्टमा बाँध्ने एकमुष्टमा राख्ने एउटा जातिलाई समेटेर राख्ने एउटा मूल तत्त्व भनेको नै भाषा हो भाषाले नै त्यो जातिलाई सङ्गालेर राखेको हुन्छ भाषा बाँचे भनिन्छ भाषा बाँचे जाति बाँच्छ अनि जाति बाँचे जातिको त्यो जातिको संस्कृति बाँच्छ कुनै पनि जातिलाई नाश गर्नु हो भने पहिले त्यस जातिको भाषालाई मास्नुपर्छ अनि त्यो जाति मासिएर जान्छ र कुनै पनि जातिको भाषाले नै त्यस जातिको संस्कृति त्यस जातिको पहिचान त्यस जातिको परिचयलाई बोकेको हुन्छ जबसम्म भाषा बाँच्दछ तबसम्म त्यस जातिको संस्कृति अनि पहिचान पनि बाँचेको हुन्छ आइडेनटिटी बाँचेको हुन्छ भाषालाई मास्नु भनेको भाषा मासिनु भनेको त्यस जाति मासिनु हो र एउटा भाषाको एउटा जातिको भाषाले त्यस जातिको संस्कारलाई पहिचानलाई यसरी प्रभाव पारेको हुन्छ र नेपाली भाषाले पनि नेपाली संस्कृति र पहिचानलाई प्रभाव गरेको देखिन्छ प्रभाव गरेको प्रभावित भएको पाइन्छ र त्यो एउटा जातिको एउटा जातिको भाषा अथवा सरी एउटा जातिको संस्कृति अथवा पहिचान चाहिँ भाषाले बोकेको हुन्छ भने त्यस भाषाद्वारा नै त्यो संस्कृति र पहिचानलाई व्यक्त गरेको हुन्छ र नेपाली भाषाले नेपाली जातिको संस्कृति र पहिचानलाई व्यक्त गरेको हुन्छ र प्रभावित पारेको हुन्छ र नेपाली भाषाले नेपाली संस्कार संस्कृति चाड पर्व इत्यादि कुरोलाई प्रभावित पारेको देखिन्छ